हेलो

ठिकै छ तेरो अँ आइज न अब म दामी दामी खाना पकाई दिइहाल्छु नि त्यसो त

आउन त थुप्रो आउँछ नि अब के खान्छस् भन् त सुँगुरको मासु पकाइदिऊँ सुँगुरको मासु खान मनपरेको छैन त्यहाँनिर उता खान पाउँदैछस् के त्यहाँनिर त खान पाउ पाएको छैनस् होला त्यही भएर सुँगुरको मासु पकाइदिन्छु ल ल सुँगुरको मासु अन्त अरू यहाँनिर आउँदाखेरि चाहिँ अँ अरूको लागि पनि छ नि तेरो लागि त स्पेसल सुँगुरको मासु नसुर्ता नभए त्यहाँ आउँदाखेरि चाहिँ यसो मिठाईसिठाई अलिक भक्कु लिएर आइज नि फेरि आइज न अब यसो दक्षिणा पनि दिनुपर्छ तँलाई होइन त्यहाँनिर सामान हेरेर हुन्छ नि दक्षिणा कति दिनुपर्छ भनेर अब तँ कत्ति महिना वर्ष बाद आउँछस् होइन त्यसरी अब त्यस्तो पर्यो नि त लिएर आइज न अब विचरा मेरो माया लाग्दैन तँलाई अब तँ त तँ टाढोबाट आउँछस् यसो मलाई माया लाग्दैन मेरो मलाई के केहरू ल्याइदिनु पर्दैन कति यो घरमा छ अब म टाढोमा छु अब यसलाई अलिकति के के ल्याइदिउँ यो खाओस् भनेर तँलाई माया लाग्दैन मेरो तेरो लागि मैले चाहिँ

अन्त त तेरो लागि सुमा अन्त त त्यही त्यस्तो लागि त तँलाई सुँगुरको मासु हे सुँगुरको मासु भन्छस् कि भैँसीको मासु भन्छस् कि कुखुराको भन्छस् कि केको भन्छस् टाकटुक बनाइदिन्छु म अब फिप्टी फिप्टी हुन्छ नि त हौ नानी म पनि बनाइदिन्छु तँ पनि ल्याइदिनु परेन त्यहाँनिर ल्याउनु चाहिँ भक्कु ले नि फेरि गतिलो गतिलोहरू ले तब त म तँलाई पनि मिठो मिठो मासुको सब्जीहरू बनाई दिइराख्छु ल तँलाई जे जे मनपर्छ त्यही त्यही स्पेसल तँ यसपालि आइज न अब तँ कति दिन बाद आउँछस् तँ खा उतानिर के खान पाउँछस् कि पाउँदैनस् मासु मासु त तैँले देखेको पनि छैनस् होला त्यहाँनिर गएर अब घरमा त होइन सुँगुरको मासु भनेको नि अब हेर गाउँ भनेको गाउँ हुन्छ अब नि थाहा छ होइन गाउँमा कस्तो रमाइलो हुन्छ अब मासुहरू खाँदा पनि रमाइलो साथीहरूसँग बस्दा रमाइलो अब म बिशाखा बिन्ध्याहरूलाई पनि बोलाउँदैछु कि यसो साथीहरू भेटहरू भएर यसो बात मार्नुपर्छ हो तँ तै आइज न भइहाल्छ त्यहाँनिर सबैलाई यसो मिठाईहरू लिएर आउनु त्यहाँनिर साथीहरूलाई के के मनपर्छ थाहा छ होला तँलाई त्यस्तो लिएर आउनु अँ ते अँ त्यति ल्याइदे है बास भएको जति टाकटुक बनाइदिई राख्छु ल अरू अरू त ठिकै छ भनुँ ल ल अब राखेको ल आइज ल बाई ल